हेलो ड्राइभर भाइ मैने ओ मैले तिम्रो क्याब मतलब बुक गरेको थियो त्यो बुक ढिलो किन यति ढिलो अन्त मेरो मैले लोकेसन पठाएको लोकेसनमा पनि आएन है यति साह्रो ढिलो भयो हो अन्त मलाई मिटिङमा जान ढिलो भयो अनि मैले क्याब अर्को बुक गरेँ हो तिम्रो मलाई त्यो चाहिँदैन अब मलाई ढिलो हुँदैछ एकदम मिटिङ जानु हो अनि त्यसैले मलाई क्याबहरू क्याब अर्को बुक गरेको छु त्यसैले मलाई मैले मलाई एकदम ढिलो हुँदैछ मेरो साथीहरूले पनि मलाई कल गरेर बोलाएको बोलाएकै छ हो अन्त त्यसैले मलाई तिम्रो त्यो क्याब म टाइममा पनि आएन मैले भनेको थियो तिमीलाई यति यति बजे मलाई क्याब मलाई गाडी चाहिन्छ भनेर तर तिमीले टाइममा पनि आएन लोकेसन पनि मैले लोकेसन पनि तिमीलाई दिएको थियो लोकेसन तर लोके न टाइममा आयो न लोकेसन लोकेसन पनि पठाएको थियो तर लोकेसन जुन गरेको थियो त्यो लोकेसनमा आएन तिम्रो क्याब तिम्रो गाडी त्यसैले मलाई एकदम ढिलो भयो साथीहरूले पनि फोन गरेर मलाई कराउँदै थियो ढिलो हुँदैछ भनेर अन्त त्यसैले नै क्याब अर्को बुक गरेको छु अनि त्यसैले म अर्को क्याबमा जान्छु तिम्रो तिम्रो क्याब मलाई तिम्रो मलाई साथीहरूले कराउँदै थियो त्यसैले मैले क्याब अर्को बुक गरेँ त्यसैले सरी नरिसाउ मैले क्याब अर्को बुक गरेको छु त्यही क्याबमा नै म साथीहरू पनि साथीहरू पनि छ अन्त साथीहरूसँगै जान्छु साथीहरूले भन्दै थियो ढिलो हुँदैछ अनि छिटो आउनु भनेर अन्त सरले पनि मलाई अफिसबाट फोन गरेको गरेकै थियो त्यसैले ढिलो भयो अन्त तिमीले टाइममा पनि पठाइदिएनौ लोकेसन मैले पठाएको थियो तर पनि तिमीले लोकेसन उल्टो गर्यौ तिमी मैले कहाँ भनेको तिमी कहाँ आयौ अन्त मैले यति बजे आऊ भन्दा तिमी टाइममा आएन त्यसैले मैले क्याब अर्को बुक गरेँ है नरिसाउ